हेलो कान्छी नाना यो सोताङ फास्टफुड होइन सुन्नुहोस् न यो तिस तारिख नि हाम्रो एसएचजीको नि एजिएम मिटिङ छ कि अँ त्यसको लागि भेज खाना अर्डर गर्नु भनेको मिल्छ अँ खानामा नि दाल भात र सिम्पल दुईवटा सब्जी अन्त गुन्द्रुकको आचार चाहिँ भयो भने राम्रो हुन्थ्यो चिप्सहरू नभए पापडहरू जे बनाए पनि हुन्छ तपाईँलाई कति एक सौ रुपियाँ प्लेट चाहिँ दिनु सक्छ हामी त्यही हिसाबले बनाइदिनु न ल हुन्छ कि हुँदैन ल ल